मैले आफ्नो मातृभाषाभन्दा फरक भाषाको पुस्तक धेरै पढेको छु र प्रथमपल्ट रिच ड्याड पुअर ड्याड दोस्रो चेतन भगतका उपन्यासहरू तेस्रो थिङ्क लाइक ए मङ्क चौथो एटोमिक हेबिट्स जे सेट्टीका पुस्तकहरू धेरै पढेका छन् र अनुदित साहित्य पनि पढ्दा मलाई के लाग्यो भन्दा जुन चाहिँ त्यो भाषाको जुन चाहिँ आफ्नो मातृभाषाको प्रभाव जुन चाहिँ आफ्नो मातृभाषामा हुन्छ सायदै त्यो अनुवादको कुनै कृतिमा होला कुनै पुस्तकमा होला र त्यसरी नै म एउटा पुस्तक सबैले पढ्नुपर्ने जस्तो लाग्छ है सायद संसारको सबैले नै पढ्नुपर्छ अति आवश्यक कारणले नै म भन्न चाहन्छु एउटा अङ्ग्रेजी है लिट्रेचरको पुस्तक छ एटोमिक हेबिट्स भन्ने एकदमै मलाई एकदमै रुचि पढ्नु र एकदमै जीवनमा काम लाग्ने धेरै कुराहरू त्यहाँ बताएका छन् त्यो र एटोमिक हेबिट्स